युवावस्थामा अब के गर्नु पर्ने युवाहरूले चाहिँ अब यो जमानामा धेरै अब पढेर बस्नेहरू छ तर उनीहरूले कामहरू पाउँनु सकेको छैन पढेर अब उनीहरूले यसै गाउँ बस्तिमा बस्नु त अति उनीहरूलाई पनि छ अनि उनीहरूलाईको निम्ति चाहिँ अब के गर्नु पर्ने आबो उनीहरू पढेर बसिरहेको छ अहिले पढ़ेर पनि कुनै जबहरू पाउँनु सकेको छैन पढेर कतिजना गरिब दुखीहरू पढेर बसिरहेकोछ कतिजना पढिसकेर पनि बसिहेको छ तर उनीहरूलाई कामहरू पाउँन सकेको छैन उनीहरूको निम्ति अब के गर्नु पर्ने कसो गर्नु पर्ने हामीलाई अब जानकारी दिने पनि छैन यसरी साँच्चि नै बस्ती गाउँ बस्तीमा हामीले सानैदेखि पढाउँदै लिएर पढिसकेर बसिरहेको छ हामी चाहिँ एउटा ज गभर्मेन्ट जबको निम्ति खाँचो छ तर अब के गर्न पर्ने तर अब यो हामीलाई त्यो जबहरू पाउँन सकेको छैन अब त्यसको निम्ति अब के गर्न पर्ने हामीलाई चाहिँ एकदमै कामको खाँचो छ छोरा छोरीहरू पढेर बसिरहेको छ धेरैको छोरा छोरीहरू पढेर बसिरहेको छ उनीहरूको निम्ति चाहिँ अब के गर्नु पर्ने यो दिनहरूमा यो समयहरूमा है धेरै हामीलाई खाँचो छ अब छोरा छोरीले पढेर हामी जबहरू पाउँछ भनेर आशामा पढायो तर कामहरू पाउँनु सकेको छैन अहिले बेकारी भएर बसिरहन बसिरहेको छ बस्तीमा अब उनीहरको निम्ति के गर्न पर्ने कसो गर्न पर्ने हामी चाहिँ त्यस्तो सोचाइमा छ अब सरकारको जब पाइदिए त हामीलाई असल हुन सक्थ्यो भनेर आशा छ अनि हामी त आबो पढायो आशामा हामी बसेर पढायौँ तर यो दुनियाँमा सम् समयमा कामहरू पाउँनु सकेको छैन कतिजना पढेर बेकारी भएर अब गाउँ ठाउँमा बस्तीको कामहरू गरिरहन भएको छ बस्तीको कामहरू गरेर खटीरहन भएको छ अनि उनीहरलाई एउटा गभर्मेन्ट जब भइदिए त कति असल हुन्थ्यो भनेर आशा छ तर हुनु सकेको छैन कति जानाले पढेर अब कति जानाले चाहिँ जबहरू पाउँन सक्यो कति जानाले कति बस्तिमा बस्तीको छोरा छोरीहरले अब पढेर पनि काम पाउँनु सकेको छैन अब त्यसको निम्ति हामीलाई धेरै गाह्रो छ उनीहरूलाई अब के गरेर हामीले छोरा छोरीलाई अब पढाएर पनि काम पाएन हामीलाई धेरै दुखःलाग्दो कुराहरू छ अब तिनीहरूको निम्ति के गर्नु पर्ने के उनीहरूको भविष्यको निम्ति के सोच्नु पर्ने के गर्नु पर्ने हामीलाई केही थाहा छैन अब अब त्यो छोराहरले पढेर कुनै कामहरू गर्छ र जब गर्छ र आमा बाउलाई सुखमा ल्याउँछ भन्ने आशा छ तर उनीहरले नै अब कामहरू पाउँनु सकेको छैन अनि अति दुखःलाग्दो भएको छ